यो जाडो महिनामा है जाडो महिनामा बिरुवाहरूलाई चाहिँ कसरी अब जोगाउनु है हामीले कसरी हेरचार गर्नु त्यसको लागि चाहिँ अब जाडो महिनामा है हामी भित्र राख्छौँ जति पनि प्लान्टहरू बिरुवाहरू जेको पनि छ है त्यसको लागि चाहिँ म भित्र राख्छु है यो ग्रिन हाउस बनाएर ग्रिन हाउसभित्र राख्छु अनि जाडो महिनामा हामी है यस्तो टाइम टाइममा पानी पानी दिने गर्छौँ है त्यसको लागि अब टाइम टाइममा पानी दिने गर्छौँ बिरुवाहरूलाई राम्रो हेरचार गर्नुपर्छ हामीले त्यसमा है जाडो महिनामा चाहिँ जोगाउनु साह्रो छ हामीलाई जाडोमा चाहिँ अब किनकि चिसो हाम्रो बेसी चिसो हुन्छ र चाहिँ जोगाउनु साह्रो पर्छ हामीलाई है बिरुवाहरू भयो हामी ग्रिन हाउसमा राख्छौँ बिरुवाहरू चाहिँ घाम लाग्दा चाहिँ घाम लाग्दा चाहिँ बाहिर निकालिदिन्छु है अब हेरचार गर्नुपर्यो घाममा चाहिँ अब घाम लागेको बेलामा चाहिँ बाहिर निकालेर राख्छु र घाम नलागेको बेलामा चाहिँ भित्र है सेफ जग्गा अब हेरचार गर्नुपर्छ है बिरुवाहरूलाई कसरी अब राम्रो बनाएर राख्नुपर्छ है मजाले अब जोगाउनुपर्यो किनकि अब हामीले त्यो दुःख गरेर लगाएको हुन्छौँ त्यसलाई चाहिँ अब जगाएर देखाउनुपर्यो हामीले जगाउनु सक्नुपर्यो नि त्यसको लागि है उन्नति पनि होस् हामीले दुःख गरेको अनुसार है त्यसलाई अब कसरी जोगाउँदा हुन्छ है जाडो महिनामा अब बाहिर राख्दा हुन्छ कि भित्र राख्दा हुन्छ कि है पानी जल अब मलहरू त्यसमा है कसरी दिनुपर्ने त्यो सबै हामीले ध्यान दिएर गर्नुपर्छ है त्यसको लागि अब भित्र ग्रिन हाउस बनाएर राखेर हुन्छ कि अब टाइम टाइममा पानी लगाएर हुन्छ कि है जोगाएर राख्नुपर्यो बिरुवाहरू हामीले त्यसलाई किनकि हामीले दुःख गरेर लगाएको हुन्छौँ अब त्यसलाई उन्नति पनि हुनुपर्यो नि त हामीले लगाएकोमा अब हामीले लगाएको है जोगाउनु पनि सक्नुपर्यो अनि त्यही लागि अब म चाहिँ घाम लाग्दा निकालिदिन्छु त्यसलाई है बेसी सेपमा राख्नु पनि हुँदैन है यसो हावाहरू पनि खुवाउनुपर्छ बिरुवाहरूलाई है अक्सिजन लगाउनु अब चाहियो रुख अब रुखपातहरूलाई है बिरुवाहरूलाई पनि त्यही कारणले अब बेला बेला बाहिर घामतिर निकाल्दै है अब बेसी नै जाडोमा चाहिँ भित्र ग्रिन हाउसमा लगाउने गर्छु त्यसको लागि अब है टाइम टाइममा पानीहरू मिलाएर मलहरू मिलाएर दिनुपर्छ हामीलाई त्यही अब बिरुवाहरू जोगाएर है राम्रोसँगले भयो भने त हामीलाई पनि राम्रो हुन्छ दुःख गरे अनुसार राम्रो भएर जान्छ जोगाउन सक्नुपर्छ हामीले अनि अब जाडो महिनामा लगाउँछौँ हामी है बेसी जस्तो अब यस्तै चिसो जग्गामै त लगाउँछौँ हामी बिरुवाहरू अब बेसी चिसोमा पनि हुँदैन ठिकै है अब त्यसको तापमान अब कत्तिको हुन्छ होइन कत्तिको सुट गर्छ त्यसलाई हेरेर हामीले लगाउनुपर्छ बिरुवा र अब त्यसलाई जोगाउनु पनि सक्नुपर्छ हामी अब जोगाउनु अब कोसिस त गर्छौँ हामी है कतिवटा त अब जोगाएर जान्छ कति त राम्रो भएर जान्छ कति चाहिँ अब हुनुसक्दैन है त्यसलाई अब केही पुगेन होला है मलहरू पानीहरू सेपमा भयो होला भनेर याद गर्नुपर्छ हामीले हेरचाह राम्ररी गर्नुपर्छ बिरुवाहरूको लागि चाहिँ